मलाई चाहिँ होइन कुद्नु एकदम मन पर्छ होइन सानैदेखिको मेरो मलाई कुद्नु पनि मन पर्छ होइन कुद्यो भने चाहिँ हाम्रो शरीरमा फिटहरू आउँछ होइन अब हामी चाहिँ अब हामीले फलहरू खायो खाएर पनि हाम्रो शरीरमा फिटहरू आउँछ होइन फिटनेसहरू हुन्छ केही रोगहरू हुँदैन नि फलफुलहरू खायो भने पनि झन् राम्ररी कुद्नु सक्छौँ मजबुत हुन्छौँ हामीहरू होइन र म अहिले यस्तै चार सेकेन्ड होइन चार सेकेन्ड चाहिँ होइन पाँच मिनटमा चाहिँ नि अहिले म तिन चार किलो मिटर चाहिँ म आरामले कुद्नु सक्छु होइन र फलफुलहरू पनि हामी खानु पर्छ बेला बेलामा होइन र मेरो चाहिँ अब सानैदिखिको चाहिँ होइन मलाई आर्मी मन पर्थ्यो होइन मलाई आर्मी चाहिँ एकदम मन पर्छ अहिले पनि मन पर्छ म चाहिँ नि ठुलो भएर आर्मी बनिनु चाहन्छु होइन र मलाई धेरै मन पर्छ आर्मी म आर्मी नै बनिन्छु होइन ठुलो भएर अनि कुद्नु चाहिँ हामी जानु पर्छ होइन कुद्नु चाहिँ कहिले हामीले छोड्नु हुँदैन छोड्यो भने पनि हामीले अब खानाहरू खान्छ होइन खानाहरू पच्दैन नि त्यसको लागि हामी कुद्नु पर्छ होइन नभए वर्क गर्नु पर्छ जब हामी कुद्नु जान्छौँ नि पाँच बजीदेखिको लिएर सात बजीसम्म चाहिँ हामी कुद्नु पर्छ